ए तपाईँ दियाको आमा बोल्नुभएको हो ए सुन्नुहोस् न म दियाको मिस बोलेको कि हजुर तपाईँको छोरीलाई म क्या त क्लासको आफ्टर क्लास चाहिँ चालिस मिनट जस्तो राखुँ भन्दैछु हाम्रोमा यता त्यही त फङ्कसन छ कि अब फिफ्टिन अगस्तको लागि नानी डान्स प्र्याक्टिस गर्छ हुन्छ राख्दा ए होइन म बरू उयो गर्दा हुँदैन म स्कुल ड्युटीमा आउँदैछ नि त है नानी म यसो भनिदिँदा हुँदैन स्कुल ड्युटीहरूतिर

ए अलि होइन ज्यादा लाग्दैन कि खाली चालिस मिनट मात्रै नानीलाई आफ्टर क्लास क्या त अब तपाईँको साढे तिनतिर छुट्टी हुन्छ तपाईँको साढे तिन भनेपछि तपाईँको चार साढे चारहरू चाहिँ बज्छ ए हजुर अन्त यसो हामी मेरैमा राख्दाहरू हुँदैन नानीलाई एक दुई दिन ए हजुर होइन कस्तो राम्रो नाच्छ नि त कि तपाईँको छोरी नाच्नु पनि राम्रो नाच्छ फेरि टिचरहरूले पनि उसकै डान्स पुरा मनपरायो अरूभन्दा चाहिँ नानीलाई राखौँ नानी बडाऊँ बिचमा राखौँ भन्दैछ नि त नानीलाई उसको भयो भने चाहिँ सोलो डान्स हुने हजुर

ए हुन्छ म नानी पनि होइन भनिरहेको थियो नानीलाई पनि भन्नुभयो भन्यो नानीले हजुर ए हजुर हुन्छ त्यसो भए म हुन्छ म अरू टिचरहरूसँग बात गर्छु कि र पनि एकपल्ट सोच्नुहोस् है तपाईँको छोरी राम्रो नाच्छ कि र म एकैपल्ट सोधिदिनु न सोचिदिनु होस् हो उसले सर्टिफिकेटहरू पनि पाउँछ तपाईँको त्यस्तो देख्यो भने अरूले पनि मन मनपरायो भने है यस्तो चान्सहरू पाउँछ भनेर नि हुन्छ हुन्छ धन्यवाद